अहिले हाम्रो भारत देश एकदमै प्रगतिशील भएको छ यसमा किन कसरी भन्दाखेरि ग्रामिणस्तरमा मानिसहरूले इन्टरनेटको प्रयोग साथै डिजिटल पेमेन्टलाई एकदमै सहज प्रकारले उनीहरूले त्यसलाई स्वीकार गरेर प्रयोगमा ल्याएका छन् उहाँहरूले अहिले आफ्नो फोनको रिचार्जदेखि लिएर आफ्नो सर सामानहरू सपिङदेखि लिएर विभिन्न ब्याङ्किङ खाताहरू प्रयोग ट्रान्जेक्सन भयो विभिन्न किसिमको कुराहरूमा क्यास न युज नगरेर डिजिटल पेमेन्ट प्रविधि युज गरेर आफ्नो जीवनलाई सहज अनि सुगम बनाएका छन् ट्रान्सपेरेन्ट बनाएका छन् र अहिले प्रत्येक घर घरमा नै मानिसहरू मानिसहरू इन्टरनेटसँग जोडिएको कारणले गर्दाखेरि उनीहरू एकदमै सचेत छन् सचेत नागरिक भएको देशमा देश प्रगतिशील पथमा अघि बढेकै हुन्छ र भारतको अर्थतन्त्र पनि धेरै प्रगतिशील भएको म यहाँ महसुस गर्छु प्रत्येक व्यक्तिकोमा हरदर दिनको कमाइ पाँच सय रुपियाँभन्दा अधिक भएको पाइन्छ अहिले मानिसहरूले पैसाको निम्ति चाडबाड पर्खेर अथवा कुनै पनि मिठो मसिनो खानुको निम्ति चाडबाड पर्खिनु परेको छैन प्रत्येक दिन नै मानिसहरूले धन सम्पत्ति कमाइरहेका छन् अनि उनीहरूले आफ्नो खाँचो टार्न सकिरहेका छन् र मेरो बुझाइमा अहिले भारतको अर्थतन्त्र एकदमै राम्रो प्रकारले प्रगतिकोतर्फ बढिरहेको मलाई लाग्छ